यहाँ हाम्रो खरबनी वाटर फल्स भन्ने जग्गा छ त्यहाँ चाहिँ देशको विभिन्न छेत् ठाउँहरूबाट मान्छेहरू आउने गर्छन् गाडी लिएर बाइक लिएर फेमेलीहरू लिएर नभए साथीभाइहरूसँग एक्लै आउने गर्छन् अन्तफेरि माथि फल्समा जाने गर्छ त्यहाँनिर ठुलोठुलो ढुङ्गाहरू छ त्यहाँ फोटो खिच्ने गर्छ फोटो अपलोड गर्ने गर्छ फेसबुकतिर त्ययपछि ठुलो वाटर फल्स माथिबाट पानी झर्ने गर्छ त्यहाँ ठुलो वाटर फल्स छ त्यहाँ घन्टौँ घन्टौँ भुलिन्छौँ त्यसपछि त्यहाँ के के बनाएर पनि खानु सक्छ त्यहाँनिर बनाउँछ पनि खानेकुराहरू बनाएर खान्छ त्यसपछि त्यहाँ होमस्टे पनि छ तल त्यसपछि मेची बगर मेचीमा पौडी पनि खेल्नु सक्छ त्यहाँ मेचीमा पौडी खेलेर त्यसपछि ट्रयाकिङको पनि व्यवस्था छ मान्छेहरू ट्रयाकिङ गर्दै पनि आउनु सक्छ ट्रयाकिङ गर्दै आउनु सक्छ त्यहाँ राम्रो ठाउँ छ हाम्रो खरबनी वाटर फल्स अन्त यहाँ घुमाउने डाँडाहरू टिङ्लिङ टिङ्लिङ भ्यू पोइन्ट टिङ्लिङ भ्यू पोइन्टमा पनि मान्छेहरू पुरा आउने गर्छन् टुरिस्टहरू पुरा आउने गर्छन् त्यहाँ फोटोहरू खिच्ने गर्छ पुरा मान्छेहरू आउने गर्छ रमाइलो मान्छ तिनीहरू टुरिस्टहरू पनि यता ग यता हेर् हेर्दै हिल्सहरू हेर्दै पाहाडहरू हेर्दै पुरा रमाइलो मान्ने गर्छन् बिहानदेखिको बेलुकीसम्म टुरिस्टहरूले भरिएको हुन्छ टुरिस्ट स्पोटहरू पुरा मान्छेहरू आउने गर्छन्